जस्तो कि अब हाम्रो चाहिँ यतातिर चाडबाड भनेको अब धेरैवटा फेस्टिभलहरू आउँछ अब जस्तो कि पूजाहरू भयो दुर्गा पूजा लक्ष्मी पूजा अनि दसैँ भयो तिहार भयो अब जस्तै दसैँमा टिकाहरू लगाइदिनु हुन्छ घरमा अनि अब तिहारमा चाहिँ भाइटिकाहरू हुन्छ जसमा दिदीबैनीले टिकाहरू लगाइदिन्छ दाजुभाइलाई अनि दुर्गा पूजा हुन्छ लक्ष्मी पूजा हुन्छ धेरैवटा पूजाहरू हुन्छ अनि त्यहाँबाट गाईतिहार कुकुर तिहारहरू यस्तो तिहारहरू हुन्छ हामीलाई धेरै मजा लाग्छ हाम्रो नेपाली उयसमा यस्तो धेरैवटा फेस्टिभलहरू आइरहेको छ जसमा कि हामीलाई धेरै नयाँ नयाँ कुराहरू हाम्रो पुर्खादेखि चलेको कुराहरू देख्न पाउँछौँ हेर्नु पाउँछौँ राम्रो लाग्छ त्यो कुरारू हाम्रो अब पहिलैदेखिको चल्दैआएको हाम्रो पुर्खादेखिको हुँदैआएको कुराहरू अब देखिरहनु पाउँदाखेरि राम्रो लाग्छ अब अहिलेको जेनेरेसनमा नि अब त्यो सब कुराहरू चलिरहेको छ जसमा कि हामीलाई देख्दाखेरि गर्व लाग्छ र राम्रो लाग्छ अब झन् नयाँ नयाँ कुराहरू यसरी नै सधैँभरि चलिरहोस् हाम्रो यो जुन चाहिँ यस्तो नयाँ नयाँ कुराहरू अब पूजाहरू भयो अब यस्तो पुरानो चल्दैआएको कुराहरू सबै कुरा चल्दै जाओस् पछाडिसम्म धेरै त्यो लामोसम्म अब हाम्रो यो दसैँ भयो तिहार भयो लक्ष्मी पूजा दुर्गा पूजाहरू सबै यस्तो चल्दै जाओस् अब पछाडि पछाडिसम्म अब हामी अहिले अहिलेसम्म चलाइरहेको छौँ अब हाम्रो पछाडि पनि चल्दै जाओस् यी सब कुराहरू